दाजु मैले तपाईँको रेस्टुरेन्टबाट खाना अर्डर गरेको थिएँ अन्त यामा क्यासमा लिनुहुन्छ तपाईँहरू ए आज त मेरो अनलाइन पेमेन्ट हुनु सक्दैन नि यहाँ फोनमा प्रोब्लम भयो कि अन्त हुनै सक्दैन ए तपाईँहरू क्यास चाहिँ एक्सेप्ट गर्नु हुँदैन ए उसो भए मेरो यो खाना क्यानसल गरिदिनुहोस् ल होइन आज मेरो यहाँ अनलाइन पेमेन्ट नहुने रहेस फोनमा प्रोब्लम भएको कारणले उसो भए क्यानसलै गरिदिनुहोस् न

अब नेक्स्ट टाइमदेखि चाहिँ तपाईँहरूले यसो क्यास अन डेलिभरीको पनि अप्सनहरू राखिदिनुहोस् न अब हामी त तपाईँहरूको रेस्टुरेन्टको डेली कस्टमर हो फेरि तपाईँहरूको रेस्टुरेन्टमा आउनु मन लाग्छ खानु मन लाग्छ अन्त अब कोही कोही बेला पेमेन्टहरू गर्नु सकिन्दैन अनलाइन त्यो भएर यसो क्यास अन डेलिभरीको पनि अप्सन राखिदिनुहोस् ल फेरि अब हामीलाई असुविधा हुन्छ नि त हुन्छ हुन्छ हाम्रो अब तपाईँको रेस्टुरेन्टमा आउने बानी छ हामीलाई त्यही भएर